पकवानहरू त म धेरै नै पकाउनु सिकिसकेको छु पहिला त मलाई सानो हुँदा त अन्डा बनाउनु पनि आउँथेन होइन तरै आफ्नो रुचिले गर्दा मैले आफै नै पकाउनु सिकेँ पहिला पहिला साधारणतः जस्तै भात अन्डा अब नर्मल सब्जीहरू यसरी बनाउने गर्थेँ तर दिनदिनै अब फोनहरूले गर्दा उयो गर्दा चाहिँ म अहिले धेरै नै मतलब धेरै किसिमको पकवानहरू बनाउनु सिकेको छु उ जस्तै बिरयानी चिकन बिरयानी बटर चिकनहरू नान नान रोटी चौमिन मोमो केक धेरै नै युट्युबले गर्दा मैले धेरै नै सिकिसकेको छु मान्छेले घरको मान्छे होइन घर परिवारले खाँदा पनि मैले मिठो बनाउने गर्छु भन्नु भनेर भन्नु हुन्छ नानीको बड्डेतिर पनि म आफै नै केक बनाउने गर्छु केक मात्रै नभएर धेरै किसिमको जस्तै चौमिनहरू पनि मिठो बनाउने गर्छु टाइपो पनि मिठो बनाउने गर्छु फ्राइड राइस होइन धेरै किसिमको प्रायः प्रायः धेरै नै पकवानहरू मलाई पकाउनु आउँछ पकाउनु आउँछ मलाई के अप्ठेरो लाग्छ भने अहिलेसम्म अझै मलाई जो सेलरोटी जसै तिवारतिर दसैँ तिवारतिर सेलरोटी पोल्छ सेलरोटी पोल्नु चाहिँ धेरै नै अप्ठ्यारो लाग्छ मलाई किनभने त्यसमा जुन चाहिँ बनाउँछ हामीले आँटाको मैदा दुध चिनी त्यो जुन चाहिँ मिस्रणको लागि चाहिँ कोही बेला कम्ती कोही बेला बेसी भइदिइहाल्छ अहिलेसम्म पनि राम्ररी पकाउनु त्यसको त्यो जुन चाहिँ पा के भन्छ त्यो जुन चाहिँ मिक्सचर बनाउनु त्यो ब्याटर बनाउनु तर अझैसम्म राम्ररी आउँदैन फेरि के भने जुन चाहिँ त्यो हाल्छ नि गोलो त्यो गोलो पनि घरि बाङ्गो हुन्छ घरि च्याप्टो हुन्छ मज्जाले त्यो गोलो टाइपले चाहिँ मलाई आउँदैन अहिलेसम्म त्यस त्यो सेलरोटी बनाउनु चाहिँ मलाई अहिलेसम्मको अहिलेसम्म पनि राम्ररी आउँदैन त्यो नै धेरै अप्ठ्यारो अप्ठ्यारो लाग्छ मलाई क्या तर पनि मैले हिम्मत चाहिँ हारेको छुइनँ त्यसलाई म अझै सिक्ने गर्छु राम्रो राम्रो बनाउँछु होला फ्युचरमा पनि